हाम्रो यहाँ भारतमा खाना अनेक प्रकारको पाइन्छ हो हामीहरू मतलब नर्मली त हामीहरू कम्ती मसलाको खाना खान्छौँ यतातिर हाम्रो यतातिर त नन मसलावाला खाना नै खाइन्छ जस्तो पाहुनाहरू आएको बेलामा मासु भात दाल पकाइन्छ अनेक थरीको मिठाईहरू ल्याइन्छ के भन्छ पूजाहरू पूजा आजा हुने बेलामा हामी खिरहरू बनाउँछौँ घरमा नर्मली खाना मसला कम्ती मसला जिरा धनियाँ आदि हालेर पकाउँछौँ हामीहरू खाना अनि हामीहरू चाहिँ म मासु यसरी पकाउँछु पहिला त हामी मासुलाई सफा गर्छौँ त्यसको बाद तेल हाल्छौँ कराहीमा कराही तताइवरीकन प्याज लसुन खुर्सानी अदुवा आदि हाल्छौँ टमाटर हाल्छौँ अनि मासु हालेर एकछिन त्यसलाई पकाउने गर्छु साथै त्यसमा हर्दी नुन जिरा पाउडर चिल्ली पाउडर अनि गरम मसला अलिकति मिट मसला आदि हालेर पकाउँछु अनि त्यसलाई अलि अलि गर्दै पानी हाल्दै पकाउँछु त्यस्तो गरेर हाम्रोमा मासु तयार हुन्छ अनि लास्टमा हामी त्यसमा धनियाँ हालेर त्यसलाई तयार पार्छौँ अनि हामीहरू दाल भात सब्जी अनि हाम्रोमा सब्जी चल्छ आलु पाक्छ सबै थोकमा आलु लगाएर पकाउँछौँ आलुको सब्जी आलुको दाल मुसुरी दाल हामीहरू त्यसरी खाने गर्छौँ अनि हाम्रो घरमा कालो दाल पनि पकाइन्छ सेकुवा पोल्ट्रीको मासु कोही कोही बेला सुँगुरको मासु कोही कोही बेला माछा पनि खाने गर्छौँ जस्तो हामी पूजा आजामा खिर बनाउँछौँ त्यसरी खिरलाई बनाउँदाखेरि चाहिँ हामी पहिला त्यसमा दुध एक भाँडामा दुध तताउँछौँ हामी राम्रो खाले चामल यहाँ नि कि हाम्रोमा त्यसलाई भन्छ भोग चामल भोग चामललाई हामी मजाले धोइधाइ गरेर जब दुध उम्लिन्छ त्यसमा हाल्छौँ त्यसमा चिनी अनि अलैँची नरिवल किसमिस आदि हालेर पकाउने गर्छौँ अनि जब त्यो उम्लेर पाक्नु लाग्छ त्यसको बाद हामी ग्यास बन्द गरेर माथिबाट हल्का त्यसमा दालचिनीको पाउडर हाल्छौँ ताकि त्यसको स्वाद साथै गन्ध राम्रो आवोस् भनेर